हेलो हजुर नमस्ते ए मैले जुन चाहिँ त्यो कविता गरेको छु त्यो चाहिँ चियाबारीको हो कविता हो है चियाबारीको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ अब हामी त दार्जिलिङमा चिया कमानमा बस्ने हो अनि यो चिया कमानमा चाहिँ यहाँ धेरै प्रकारको शोषणहरू भइरहेको छ है जसलाई हामीले अब डेली वेजेस पनि एकदम कम्ती छ यसमा अन्त यही माथि चाहिँ कविताहरू लेख्नु पर्छ अनि यो माथि केही कविताहरू चाहिँ हामीले प्रस्तुत गर्नु पर्छ अन्त त्यो कारणले गर्दाखेरि चाहिँ होइन अहिले अब मुख्य कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ कमानबासी भएको कारणले गर्दाखेरि कमानमा जुन चाहिँ कुराहरू भइरहेको छ जुन चाहिँ शोषणहरू भइरहेको छ यही माथि नै हामीले कविताहरू लेखेको चाहिँ राम्रो हो किन भने साहित्य भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ साहित्य भनेको चाहिँ समाजको दर्पण हो एउटा होइन अनि त्यो कारणले गर्दाखेरि समाजमा हामीलाई जे जस्तो प्रकारको शोषणहरू भइरहेको छ त्यो देखाउनु पर्यो नि त हाम्रो कविताबाट हामीले यसै खालि कलाको विषयमा कुरा गर्यौँ तर त्यसमा चाहिँ जीवनको कुनै अंश छैन भने कस्तो हुन्छ हाम्रो जीवनको अंश भनेको नै हामी कमानमा बस्ने भएको कारणले हाम्रो हामीले देखिरहेका कुरा भनेको जति त्यही कमानको कुराहरू हो जहाँ चाहिँ हाम्रो परापुर्खा कालदेखि हाम्रो बाउ बाजेहरूले हाम्रो काकी आमाहरूले बोजूहरूले त्यो कमानमा काम गरिरहेछ अनि उनीहरूले दुःख पाइरहेछ उनीहरूले जति काम

एकदम एकदम मलाई मन पर्यो किनभने यो लेखकको एउटा धर्म नै के हो भन्दाखेरि चाहिँ हामी एक अर्कासँग भेटेर बातचित गरेर चाहिँ छलफल गर्नु पर्ने कुराहरू हो अनि यसमा थुप्रै कुराहरू छ अब यो कलालाई अब थुप्रै प्रकारले हामीले व्याख्या गर्न सक्छौँ कसैले भन्छ कला कलाको लागि अनि कसैले भन्छ कला जीवनको लागि अन्त हामीले चाहिँ अब कुन चाहिँ पक्षमा जाने हामी कला कलाको लागि जाने कि कला जीवनको लागि जाने भन्ने कुराहरूमा जान्छ नि त अनि मैले चाहिँ कला चाहिँ